अब विशेष घरमा खाना पकाउँदा सिलिन्डरको छेउछाउमा डढ्ने लुगाहरू राख्नु भएन कागज डढ्ने कागजहरू राख्नु भएन अनि आगो चुलाको छेउछाउमा पनि ग्यास राख्नु भएन स्या सिलिन्डर राख्नु भएन अनि सिलिन्डर अन गरेर धेरै समय बाहिर भुलिनु पनि भएन अनि घरमा खाना खाना पकाउने काम गरिसकेर सिलिन्डर सि सि सिलिन्डरको रेगुलेटर बन्द गर्न कहिले नबिर्सिनुहोस्